अब लक्ष्य र आकाङ्क्षा नभएको त सायदै मानव जातिमा त कुनै यस्तो मान्छे हुँदैन होला है र मेरो पनि ति मानिसहरूका जस्तै लक्ष्य आकाङ्क्षाहरू छ जसको लागि चाहिँ मैले अहिले काम गरिरहेको छु अलिअलि अल्छी गर्दै भए पनि र ती कुराहरू मलाई हासिल गर्न चाहिँ मलाई उत्प्रेरित चाहिँ कसले गर्छ भन्दाखेरि चाहिँ मलाई आफ्नो इच आफ्नो इच्छा आकाङ्क्षासम्म पुग्न लागि आफ्नो त्यो त्यहाँ पुगेर गर्ने त्यो त्यहाँ पुगेर त्यो इच्छा आकाङ्क्षा गरिएको लक्ष्य प्राप्त गरेर उता जीवन बाँच्ने रहरले भन्दा पनि मलाई ठेल्नलाई मेरा परिवारले गरेको कति दुःख कष्टले गर्दाखेरि चाहिँ सङ्घर्षले गर्दाखेरि चाहिँ मलाई धेरै उत्प्रेरित गर्छ